र एउटा बगैँचा अब घरमा एउटा फुल रोप्ने बनाउनु लागि चाहिँ एउटा सानोबडे एउटा फुल राख्ने बनाएर अनि अब फुल रोप्नु लागि एउटा गमलाहरू लिएर सानसानो गमलाहरू लिएर तपाईँले अब कसरी रोप्नुहुन्छ अन्त फिफ्टी पर्सन्ट जस्तो आधी मल हालेर अनि आधी रातो माटोमा मिसो मिलाएर तपाईँले एउटा पटमा हालेर अनि फुलको बिरुवाहरू ल्याएर तपाईँले रोप्नुहोस् अनि अब राम्रो हुन्छ अनि यसलाई हेर्दै हेरविचार गर्नुपर्छ अब एक हप्ता जस्तो भयो भने रोपेको तपाईँहरूले पानीहरू हाल्दै अब हाल्दै गर्नुपर्छ व्यवस्थाहरू कस्तो छ हेर्नुपर्यो अब किराहरू लागेको छ कि लागेको छैन यो फुलतिर बगैँचातिर अन्त गोडगाड गर्नुपर्यो अब झारहरू उम्रिन्छ के हुन्छ अन्त तपाईँले अब यो बनाउँदा है फुल रोप्ने बनाउँदा तपाईँले पुरै अब याद गर्नुपर्छ के गर्नुपर्ने कसो गर्नुपर्ने कसरी बनाउनपर्ने अब कस्तो टाइपले रोप्नुपर्छ फुलहरू अब यो यस्तो याद गरेर तपाईँहरूले अब के गर्नुपर्छ भन्ने मेन चाहिँ अब तपाईँले चाहिँ एउटा फुल रोप्नु लागि चाहिँ अगाडि चाहिँ एउटा टक्कै सानो एउटा फुल राख्ने बनाएर त्यहाँ राखेर अनि फुलहरू अब तपाईँले रोप्नुहुन्छ के के कसरी गर्नुहुन्छ होइन तपाईँले फुलहरू चाहिँ अब एउटा गमलामा हालेर सठिक अब सानो ठिकैको बनाएर एउटा सानो बिरुवाहरू राखेर बिरुवाहरू हालेर त्यहाँदेखि त्यसलाई राखेर अनि पानी हाल्दै बिहान बेलुका गर्दै त्यसको स्याहारसुसार गरेर सबै कुरालाई याद गरेर चाहिँ तपाईँले गर्नुपर्छ